मैले अगाडि एक्सर्साइसहरू गर्नु कहीँ सिकेको थिइनँ कसैले सिकाएको थिएन तर मलाई चाहिँ फौजीमै जति पनि एक्सर्साइसहरू जो गर्नु पर्ने फौजीमै सिकाएको छ